हजुर ए हुन्छ हुन्छ बाटो त अब यही हो नि के अहिले एकदमै त्यही त अहिले त्यही हो बाटो सानो बाटोमा गाडी बेसी खाल्डै खाल्डा अलिअलि बजेटहरू बाटोको लागि सेङ्सन हुन्छ त्यो पनि यतै कमिसन उतै कमिसन गरेर अब त्यही हो बाट बाटो एकदमै कन्जस्टेड छ अब अब प्लेनमा जस्तो फ्लाइओभर बनाउला जस्तो छ हाम्रो दार्जिलिङमा पनि अँ ठुलो गाडीहरू माज्दा कुद्छ त्यतिकै अँ ठु

त्यही त अब गभर्मेन्टले पैसा सेङ्सन गर्छ नि अब यतै घोटाला उतै घोटाला भएर त्यसले गर्दाखरि अब कामै अब इनकम्प्लिट गर्छ राम्रो काम गर्दैन त्यहीमाथि बर्खाको सिजनमा काम सुरु गर्छ काम सुरु बर्खामा गरेको काम त्यसै त पक्की हुँदैन त्यही त अब सब से साह्रो त अब हामी यहाँ ड्राइभरहरूलाई त छ त त्यही त त्यही त ए हजुर हजुर हजुर तपाईँ चाहिँ कहाँ बस्नुहुन्छ कहाँ कुन ठाउँबाट आउनुभएको ए सिलगढी हजुर हजुर ए हजुर हजुर अब तपाईँ नआएको चाहिँ निकै भएको छ तर अब हामीलाई चाहिँ यहाँ बानी भइसकेको खाल्टाङ खुल्टुङमा यतै बाझ्दै जुझ्दै हिँड्ने बानी भइसकेको हो हजुर हजुर खै त अब यस्तै छ अब यहाँको खै स्थिति त्यस्तै छ हौ त्यस्तै छ